नेपाली मानिसहरूले आफ्नो पहिचान र आफ्नोपनको भावना व्यक्त गर्न आफ्नो भाषा कसरी प्रयोग गर्छ भन्दाखेरि हाम्रो नेपाली भाषामा मात्रै अनुरकरण शब्द हुन्छ है अनुकरण शब्द हुन्छ जस्तै भुसुक्क निदाउनु थुचुक्क बस्नु है अन्त त्यस्तै टाइपले अरू पनि धेरै छन् होइन यसरी नै अब यसरी नै हाम्रो नेपाली भाषाको चाहिँ यही पहिचान हो जस्तो लाग्छ मलाई कि अरू अरूहरूमा चाहिँ यस्तो टाइपको शब्दहरू हुँदैन है